सर्वप्रथम त हामी पाहाडी इलाकामा बसे बसेको कारणले गर्दा पनि होला यहाँ लाइट प्रदुषण पनि कम्ती भएको हुन्छ र सफा आकाशमा हामी बेलुका सधैँ नै ताराहरू देख्ने गर्दछौँ तर जब म दिल्ली गएको थिएँ पहिला त्यही बेला दिल्लीमा धेरै जनसङ्ख्या भएको कारणले गर्दा पनि होला लाइट प्रदुषण धेरै हुन्छ अनि साथै एयर पल्युसन पनि पनि धेरै भएको हुनाले मैले त्यहाँ दिल्लीमा सफा आकाश र ताराहरू देख्न सकिनँ र आफ्नो क्षेत्रमा भन्दाखेरि हामी पाहाडी इलाकामा बसेको कारणले गर्दाखेरि नै सफा आकाश हामी सधैँ नै देख्ने गर्दछौँ अनि साथै ताराहरू तारा ध्रुव ताराहरू अनि साथै अङ्ग्रेजीमा सुटिङ स्टार्सहरू भनिन्छ त्यो पनि बिहान बिहानै देख्ने गर्दछौँ र स्पष्ट ताराहरू हेर्नका लागि हामी घरदेखि जुन चाहिँ ठाउँ धेरै लाइटहरू भएको हुन्छ र लाइट प्रदुषण ज्यादा भएको हुन्छ र त्यहाँबाट हामी निस्केर पहाडी इलाकामा गएर जस्तै डाँडाहरूमा गएर जहाँ घर घर सहरहरू नभएको कारणले गर्दाखेरि हामी तारा र ताराहरू स्पष्ट ताराहरू हेर्नका लागि हामी डाँडातिर जाँदछौँ